मेरो घरमा चाहिँ गाई छ गाई सुँगुर पनि छ बाख्रा पनि छ कुखुराहरू छ त्यसको हेरचाह चाहिँ अब कुखुरालाई त दिनमा अब बेसी स्याहारिबस्न पर्दैन टाइम टाइममा चारोहरू दिन पर्छ कुखुराहरलाई त टाइम टाइममा अन्त चल्लाहरूलाई चाहिँ अब स्याहार्नु पर्छ मसिनो चल्लाहरूलाई चाहिँ भर्खर निकालेको चल्लाहरूलाई चाहिँ स्याहार्नु पर्छ टाइम टाइममा चारोहरू दिनु पर्छ तिनीहरूलाई पानीहरू दिनु पर्छ दिनमा अब ठुलोहरलाई चाहिँ स्याहारिबस्नु पर्दैन तिनीहरूलाई टाइम टाइममा अब चारोहरू दिँदा हुन्छ अनि बाख्रालाई चाहिँ बाख्रा अब भर्खर ब्याएको बाख्रालाई चाहिँ दानाहरू पकाएर दिनु पर्छ तिनीहरूलाई भुसहरू दिनु पर्छ टाइम टाइममा स्याहार्नु पर्छ बच्चालाई पनि मउलाई पनि स्याहार्नु पर्छ ब्याएको बेलामा चाहिँ स्याहार्नु पर्छ दानाहरू अब डेली दिनु पर्छ भुस नुन भुसहरू दिनु पर्छ गाईलाई पनि त्यस्तै हो गाईलाई पनि अब तिन टाइम अब चार टाइम घाँस दिनु पर्छ

तिनीहरूलाई अब घाँसहरू मजाले पुर्याउनु पर्छ ब्याउने गाईलाई अनि दुहुनो गाईलाई पनि मजाले स्याहार्नु पर्छ डेली उनीहरूलाई गाई दाना दिनु पर्छ टाइम टाइममा त्यसरी स्याहार्छौँ अनि सुँगुरलाई चाहिँ सुँगुर पनि त्यही हो अब तिनीहरूलाई पनि अब टाइम टाइममै चारोहरू दिनु पर्छ तिनीहरूको खोरहरू सफा गर्नु पर्छ टाइम टाइममा अब मैला राख्नु हुँदैन सुँगुरलाई सफा रार्ख्नु पर्छ तिनीहरूको खोरहरू अब गुहुहरू सफा गरिबस्नु पर्छ टाइम टाइममा तिनीहरूलाई अब चारो दिनु पर्यो सुँगुरलाई पनि ब्याउ ब्याएको ब्याउनेलाई पनि मजाले नै स्याहार्नु पर्छ र ब्याएको अब ब्याएको छ भने त्यो बच्चाहरूलाई पनि स्याहार्नु पर्यो मउलाई पनि स्याहार्नु पर्छ मजाले तिनीहरूलाई अब मजाले चारो पुर्याउनु पर्छ तिनीहरूलाई स्याहार पुग्यो भने त अब राम्रो सप्रेर आउँछ बच्चाहरू पनि